हजुर मलाई अब भिडियो गेमबारे थाहा छ पहिला सानो छँदा पनि धेरैवटा गेमहरू खेल्थेँ जस्तै कन्ट्रा पोकिमोन होइन अब मारियो ब्रदर्स ट्याङ त्यस्तो खेल्थेँ अब अहिले चाहिँ अहिले चाहिँ त्यही हो एमएल भन्छ मोबाइल लिजेन्डन्स् जुन चाहिँ पबजी त्यो बाहेक पनि अरू धेरै धेरै सिम्पल सिम्पल गेमहरू पनि छ त्योहरू पनि म खेल्छु अँ मलाई गेम किन मनपर्छ भन्दाखेरि चाहिँ अब मजा आउँछ मजा पनि आउँछ रिल्याक्सिङ पनि हुन्छ त्यसै कारण